काम भन्दा बाहिरको मेरो सोख चाहिँ मलाई गार्डनिङ गर्नु मन पर्छ फुलहरू रोप्नु मन पर्छ है राम्रो राम्रो फुलहरू सिजन सिजनको फुलहरू रोपेर फुलाउनु मन पर्छ अनि मेरो अर्को रुचि चाहिँ सिङ्गिङ गीतहरू गाउनु मन पर्छ भजनहरू गाउनु मन पर्छ मिठो मिठो भजनहरू सुन्नु मन पर्छ अन्त अर्को चाहिँ मेरो परिवारलाई खानेकुराहरू तातो तातो मिठो मिठो बनाएर ख खवाउनु मन पर्छ